पुरानो गीत र आजभोलिका गीतमा भन्नु पर्दा चाहिँ धेरै भिन्नता छ पहिलाको गीतहरू चाहिँ एकदम सुन्नुमा पनि राम्रो भावनापूर्णले भरिएको हुन्थ्यो अहिलेको गीतहरू चाहिँ अब मिनिङलेस हुन्छ के गीतले के भनिराखेको छ बोल के भइराखेको छ तेस्तो छन् अहिले अहिलेका गीतहरू मलाई ज्यादा मात्रामा अहिलेको गीत र पुरानो गीतहरूमा भन्नु पर्दा पुरानो गीतै मन पर्छ पुरानो गीतहरूको त्यो शब्दहरू वाक्यले के भनिरहेको छ गीतको बोल के छ त्यो चाहिँ एकदम राम्रो सुन्नुमा पनि राम्रो गाउनुमा पनि राम्रो